किसानका लागि सरकारबाट प्राप्त हुने लाभ र ऋणबारे बताउनुपर्दा चाहिँ

किसान क्रेडिट कार्ड स्किम र एम पिएम किसान लोन जसको लिमिट चाहिँ एक लाख साट्ठीदेखि तिन लाखसम्मको छ र अरू पनि यस्तो लोनहरू थुप्रै थुप्रै छ जस्तो कि सरकारबाट प्राप्त गर्ने हुने लोनहरू जस्तो कि डायरी लोन किसान तत्काल यस्तो धेरै छन् यस्ता स्किमहरू र अझै थप आशा के गरेको छु भन्दाखेरि अझै राम्रो राम्रो स्किमहरू लोनहरू होस् जसको चाहिँ दसदेखि बाह्र लाख पन्ध्र लाखसम्मको लिमिट होस् भन्ने आशा गरेको छु